हाम्रो गाउँतिर चाहिँ अब खेतीपातीहरू कसरी गरिन्छ भने बारीहरू चाम्रो छ भने गोरुहरू लाएर हलोहरू जोतेर गर्छ र बारी अब खन्ने सक्ने खन्नुसक्ने छ भने चाहिँ आफू नै त्यो अब खनेर त्यसरी खेतीपाती गर्ने गर्छ र अब गाईहरूको मलहरू हाल्ने त्यस्तो केमिकलको चाहिँ अब धेरै कम्ती नै प्रयोग गर्छ हाम्रो गाउँतिर एकदमै अब नेचरलै खानु खोज्छ हो नेचरलै बनाउँछ हाम्रो गाउँतिर खेतीपातीहरू गर्नु छ भने चाहिँ